म चाहिँ फुलको है फुल चाहिँ छतको बगैँचामा भन्दाखेरि आँगनको बगैँचामा नै लगाउँछु हाम्रो चाहिँ छतको घर चाहिँ छैन हाम्रो आँगन छ आँगनमा लगाउने गर्छु र अब अलिकिती बारीहरू छ अनि बारीहरूमा पनि है फुलहरू भयो ब बिरुवाहरू लगाउने गर्छु र अलिक तलतिरको बारीतिर चाहिँ साग सब्जीहरू पनि लगाउने गर्छु यसो साग सब्जीमा चाहिँ अब हामीलाई यसो अलिअलि बेच बिखन पनि हुन्छ अलि अलि पैसाको बाटो हुन्छ पैसा आउने बाटो हुन्छ र एउटा अर्ग्यानिक हामीले खान पनि अब अर्ग्यानिक साग सब्जी खान पनि पाउँछ अनि फुलहरू चाहिँ अब छतमा भन्दाखेरि चाहिँ घरको आँगनमा नै सुहाउँछ फुलहरू ढकमक्क फुल्दाखेरि घरै उज्यालो देख्छ घर उज्यालो देखेपछि मन खुसी हुन्छ एक प्रकारको शान्ति हुन्छ फुललाई चाहिँ छतमा भन्दाखेरि चाहिँ आँगनमा नै सुहाउँछ कति फुलहरू पटमा गमलामा त कति फुलहरू भुईँमा रोप्छौँ जमिन खनेर मल माटो मिलाएर मर्र पारेर फुल फुल रोप्छौँ फुल चाहिँ ढकमक्क फुल्दा घरको शोभा नै बढाइदिन्छ मनै आनन्दित भइदिन्छ अझ त्यो फुलमा भमरा मौरी पुतली डुल्दाखेरि त स्वर्गमा पुगेको नै अनुभव हुन्छ